अब मैले त्यहीँ भए पनि अब त्यति बारीमा भए पनि अब बगैँचामा त्यो काम गर्नु सुरु गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ त्यो खोल्सा पनि नजिकै छ त्यो खोल्सामा अब गन्द मन्द मैला पानीहरू जमेर हो कि न के भएर हो यता वरिपरि अब झारपातहरू भएर पनि होला मच्छडहरू चाहिँ साह्रै लाग्छ मच्छड अब यो गरमको समय भएर त्यो मच्छड मात्रै होइन त्यो बारुलाहरू पनि आँउछ अन्त अब दिनभरि त घाममा त्यस्तो किराहरू त्यती लाग्दैन अब घाममा त अब काम गर्नु पनि सकिँदैन बाहिरतिर अन्त बेलुका एकछिन बारीमा पसौँ है बारी स्याहारौँ भन्यो भने त्यही हो मच्छडले टोकेर त्यो बाहिर चाहिँ काम गर्नु चाहिँ अलिक उयो नै हुन्छ हौ के अरे काम गर्नु चाहिँ दिँदैन हौ अब बिहानै पसौँ बिहान भन्यो भने अब बिहान पनि अब घरकै किचनमा अब चिया खाजाहरू बनाउँदा ओर्दा त्यतिकै बिहान बितिहाल्छ अनि दिउँसो फेरि घाम हुन्छ बेलुका चाहिँ बारीमा पसौँ भन्दाखेरि चाहिँ त्यही लामखुट्टे मच्छडहरूले गर्दाखेरि अब के अरे कोही बेला त अब के गर्नु धुवाँहरू यसो लगाएर त्यो अन्डाको ट्रेहरू के केहरू बालेर त्यसरी मच्छडहरू धपाँउदै पनि अब जाँगर चलेको बेलामा चाहिँ त्यसरी नै गर्छु अन्त कोही बेला त अब फेरि मच्छड लाग्दैन त्यती साह्रो दिउँसो घाम बेसी चर्किएको बेलामा चाहिँ बेलुका मच्छड लाग्दो रहेछ हौ कोही बेला अब दिन शीतल भएको बेलामा चाहिँ मच्छड हुँदैन हो त्यति बेला चाहिँ अब जाँगर चलाएर बारीमा काम गरिन्छ कोही बेला चाहिँ अब जाँगर चलेको बेलामा गऱ्यो कोही बेला फेरि दिन राम्रो हुँदा पनि अब जाँगर चल्दैन अब त्यस्तै हो बारीको कामहरू चाहिँ अब त्यसरी नै अब गरिन्छ